मेरो विद्यालयको नाम एकलव्य मोडल रेसिडेन्सिएल स्कुल थियो र मेरो विद्यालय चाहिँ नाग्राकाटा भन्ने ठाउँमा छ जलपाइगुडी डिस्ट्रिक्टमा र मेरो विद्यालयमा चाहिँ मेरो विद्यालय चाहिँ गभर्मेन्ट स्कुल थियो र त्यो चाहिँ वेस्ट बेङ्गल बोर्डमा एफिलिएटेड थियो र मेरो विद्यालयमा चाहिँ एउटा पुस्तकालय थियो र हामीले त्यहाँ विभिन्न प्रकारको किताबहरू पढ्थ्यौँ र मैले चाहिँ थुप्रो किताबहरू पढेको थियो र त्यसमा चाहिँ म कतिवटा किताबहरूको नाम उयो मेन्सन गर्न चाहन्छु र किताबको नाम चाहिँ हो स्टोरी अफ् माई एक्सपिरिमेन्ट विथ ट्रुथ त्यो चाहिँ हाम्रो भारतको लिडर महात्मा गान्धीले लेख्नुभएको